अब अहिले हाम्रो भान्साघरमा चलाउने सामग्रीहरूअहिलेको विद्युतीकरणले गर्दा कति सजिलो छ हामी राइस कुकर चलाउँछौँ केही पिस्नु पर्दा मिक्सी चलाउँछौँ अन्त अब केही चिजहरू बासी राख्नु पर्दाखेरि फ्रिजमा राख्छौँ यस्तो चिजहरू छ पहिला पहिला यो सबै सुविधाहरू थिएन अब दाउराको आगोमा भात पकाउनु पर्थ्यो अन्त सिलौटोमा पिस्नु पर्थ्यो मसालाहरू पिस्दा अहिलेको मिक्सर ग्राइन्डरमा हालेर अहिलेको यो नयाँ तकनिकहरू कति सजिलो हुन्छ हामीलाई चलाउनु र पहिला अब कुनै ठुल्ठुलो कुराहरू पिस्नु पर्दा जाँतोमा पिस्नु पर्थ्यो हामीलाई कतिवटा कुरा असुविधा हुन्थ्यो ढिकी चाहिन्थ्यो ओख्ली चाहिन्थ्यो मुस्ली चाहिन्थ्यो त्यो सबै नभएर अहिले त मिक्सर ग्राइन्डरहरू छ अहिलेको नानीहरूलाई त बहुत सबै कुरोको सुबिस्ता छ पहिला हाम्रो पालामा त थिएन अब कोइलाको दाउराको युजहरू गर्नु पर्थ्यो भाँडा धुनुओर्नु पनि कति असुविधा हुन्थ्यो होइन अहिले त केही छैन सबै कुरा सुबिस्ता भएर आएको छ यो नयाँ तकनिकले गर्दाखेरि कतिवटा कुरो सुबिस्ता पनि छ तर कतिवटा कुरो चाहिँ अब जस्तो दाउरामा पकाएको खानाकुराको अर्कै टेस्ट हुन्छ कति राम्रो हुन्छ पकाउनु स्वास्थ्यको लागि पनि राम्रो हुन्छ र अहिलेको अब इलेक्ट्रिकमा पकाएको कुरोहरूको अब अर्कै खालको ऊ यो हुन्छ त्यति राम्रो स्वास्थ्यको लागि पनि राम्रो होइन तर पनि के गर्नु जमाना अनुसार त चलाउनै पऱ्यो र अहिले त्यसरी नै चलाइन्छ र सबैकुरोको अहिले सुबिस्ता छ पहिलाको हेरि धेरै सुबिस्ता भएको छ